दार्जिलिङ जिल्लाको हावापानी कस्तो छ भन्दाखेरि चाहिँ दार्जिलिङ जिल्लाको हावापानी चाहिँ एकदमै अब विश्वप्रसिद्ध छ किनभने दार्जिलिङ जिल्लाको हावापानीको निम्ति पर्यटकहरू चाहिँ एकदमै टाढो टाढोबाट आउनुहुन्छ अनि धेरै टाढोबाट आउनुहुन्छ उहाँहरू र जति पनि कतिपय बिरामीहरू हुनुहुन्छ है आफ्नो हेल्थको लागि स्वस्थ जीवनको लागि पनि दार्जिलिङमा आफ्नो हावापानी है यो दार्जिलिङमा स्वस्थ जीवन बिताउनुको लागि पनि उनीहरू यहाँनिर पर्यटकहरू बि ब प्रायःजस्तो आउनुहुन्छ दार्जिलिङको एकदमै स्वच्छ र एकदमै स्वच्छ परिवेश भएको कारण र हावापानी राम्रो भएको कारण नै दार्जिलिङमा सबभन्दा बेसी यहाँनिर पर्यटकहरू आउने गर्छ अनि दार्जिलिङमा हावापानी अब मौसम राम्रो भएकै कारण पनि हो यसको साथसाथै घुम्नलायकको अब जति पनि पर्यटक स्थलहरू छ यसको कारण पनि अब दार्जिलिङ पनि त्यसै पनि प्रसिद्ध छ त्यसैले पनि दार्जिलिङलाई पाहाडकी रानी भनिएको पनि हो अनि दार्जिलिङको हावापानी चाहिँ एकदमै अब यो राम्रो भएको कारण यो चाहिँ एउटा एउटा ऐतिहासिक एउटा कथा पनि अब यसमा समावेश भएको छ ज्य जसमा चाहिँ अब दार्जिलिङको पानी खायो भने चाहिँ एउटा अब राम्रो के अरे जो बिरामी छ त्यो बिरामीहरू चाहिँ अब जाती भएर उनीहरू फर्कन्छ भने एउटा यो पहिलेदेखिको नै अब जनश्रुति पनि छ तर यो भन्दा पनि एउटा साँचो पनि हो किनभने यहाँनिर मिरेन मिनरल वाटर वाटरहरू धेरै छ जसबाट चाहिँ अब धेरै नै बिरामीहरू स्वस्थ भएर फर्केको पनि हामीले पाउँछौँ अनि यही कुराहरूलाई चाहिँ कतिपय चलचित्र हिन्दी चलचित्रहरूमा पनि उताको निर्देशकहरूले बलिवुडका निर्देशकहरूले यो यस कुरालाई चाहिँ एकदमै दर्साएको छ कि दार्जिलिङको जलवायु चाहिँ एकदमै राम्रो रहेको छ भनेर हामीले अब त्यो कुरो चाहिँ हामीले चाल पाइरहेका छौँ अनि त्यसै पनि हामी पनि अब दार्जिलिङका मानिसहरू चाहिँ त्यसै पनि स्वस्थ र स्वच्छ परिवेश भएकै कारण पनि एकदमै यहाँको मानिसहरू चाहिँ हेल्दी पनि छ अनि सबैले हाम्रो दार्जिलिङका मानिसहरूलाई मन पनि पराउने गर्छ